म पहिला मेरो बल तागत हुँदा तेस्तो मैले गाईबस्तु बाख्रा पा खेतीपातीमा पुरा मलाई इन्ट्रेस्ट लाग्थ्यो अहिले पनि अझै पनि मलाई इन्ट्रेस्टै छ तर अब आफू सक्दिनँ हो छोरा छोरीले गर्दाखेरि पाल्नु मन लाग्छ र खेतीपाती पनि धेरै धेरै नै गर्नु मनलाग्छ गाउँ घरलाई पनि एकदम राम्रो राख्नु मनलाग्छ नानीहरूलाई पनि सबैलाई सिकाउनु राम्रो मतलब डिसिप्लिनहरू सिकाउनु मनलाग्छ अब अलिक अब बुढो हुँदै गएँ त्यसले गर्दा र पनि अझै पनि मान्छेलाई मन्दिरहरू यात्रा यात्रा लानु यताउति अझै गर्दैछु धेरै धेरै कुरामा मलाई इन्ट्रेस्ट त लाग्छ तर के गर्नु सक्दिनँ अब बुढो पनि हुँदै गएँ त्यसले गर्दा र पनि अझै पनि त गर्दैछु मन्दिर सन्दिर यताउति बनाउनु हेच इच्छा लाग्छ मान्छेहरूले साथ दिँदैन धेरै धेरै कुरोमा मलाई इन्ट्रेस्ट छ अझै खेतीपाती साग सब्जी फुलफलहरूमा सबैमा मलाई इन्ट्रेस्ट छ इष्ट मित्रसँग बोल्नु यताउति डिसिप्लिन कहीँ डुल्नु घुम्नु कसैसँग लजाउने केही धक पनि लाग्दैन मलाई र अझै पनि अब हेरौँ कतिसम्म गर्नुसक्छु भगवान्ले कति वर्षसम्म मलाई बचाउँछ सबैको हाई हाइती छु